म चाहिँ आउट अफ् स्टेट चाहिँ कहाँनिर गएको छु भन्दा चाहिँ अब म दार्जिलिङ गभर्मेन्ट कलेजबाट चाहिँ मैले जियोग्राफीमा ब्याचलर्स गरेको थिएँ अनि हाम्रो चाहिँ फोर्थ सेमिस्टरमा ल लकडाउन हुनु अगाडि टु थाउजन्ड ट्वेन्टीको फेब्रुअरीतिर चाहिँ अब हाम्रो चाहिँ अब एक्सकर्सन थियो एक्सकर्सन चाहिँ एनजेपी टु केरला केरला टु कन्याकुमारी थियो अनि हाम्रो चाहिँ मेन एजुकेसनल सर्भे थियो अनि हाम्रो चाहिँ त्यहाँनिर अब फिसिङ एरियामा चाहिँ अब सानो सानो एजुकेसनल सर्भे थियो जसमा चाहिँ हामी गएर चाहिँ अब टिचर्स हामी एलङ विथ टु टिचर्स अनि हामी थर्टी टु स्टुडेन्टस गएको अनि हामी चाहिँ यहाँबाट एनजेपीबाट ट्रेनमा गयौँ अनि ट्रेनबाट चाहिँ हामी के फर्स्ट केरला गयौँ केरलामा चाहिँ अब हाम्रो उयो त्यहीँनिर मेन स्टे चाहिँ केरला थियो अन्त केरलाबाट चाहिँ बस गरेको थियो अनि मेन चाहिँ त्यो भिजाइनम भन्ने एउटा सानो कोलोनी जो चाहिँ अब फिसिङ एरिया थियो त्यहाँनिर गएर चाहिँ अब डेटा उठाउनु पर्थ्यो अब अब उनीहरूको नाम अन्त फ्यामिली मेम्बर्स अब एजुकेसन लेभल अनि उनीहरूको मेन डेली इन्कम के छ अनि त्यो फिसिङ अब उनीहरूको जुन चाहिँ त्यो मेन अकुपेसन छ उनीहरूको चाहिँ फिसिङ थियो अनि त्यो फिसिङले चाहिँ अब कसरी इम्पेक्ट गर्छ अनि त्यो बोटहरू चाहिँ आफ्नो हो कि होइन कि चाहिँ भाडामा लिनेहरू पनि धेरै थियो अनि मेन चाहिँ हाम्रो त्यहाँ थियो अनि कन्याकुमारी चाहिँ हामी चाहिँ हाम्रो कति टेन डेजको ट्रिपमा चाहिँ सिक्स डे सिक्स डेहरूमा चाहिँ हामी कन्याकुमारी गएको थियौँ अनि कन्याकुमारीमा चाहिँ हामी त्यो त्यो स्वामी विवेकानन्द त्यो रक मेमोरियल घुम्यौँ त्यहाँनिर चाहिँ अब हामीले त्यो ओसनहरू हेर्यौँ अनि हामीलाई चाहिँ त्यहाँ चाहिँ मेन चाहिँ हामी अब यहाँ हिल्सको मान्छे अब चिसोमा बस्ने एकाएक चाहिँ त्यो साउथ जाँदा चाहिँ हामीलाई चाहिँ अब हेल्थमा चाहिँ पुरा अब मेजर इसुज चाहिँ हेल्थमा भएको थियो मेरो कति ब्याचमेट चाहिँ अब पुरा त्यो दुईजना जस्तो त अब त्यो डिहाइ़्रेसनले अब हस्पिटलाइजै झन्डै भएको तर हस्पिटलाइज चाहिँ भएन अनि उनीहरू त अब कतै घुम्न पनि पाएन अब जो चाहिँ अब उयो छ हेल्थको अब हेल्थ कन्सियस अब त्यस्तो थिएन जसको चाहिँ अब त्यो हेमोग्लोबिन लेभेल एकदम लो थियो अब अचानक त्यो वेदर चेन्ज भएकोले गर्दा चाहिँ अब त्यसमा चाहिँ पुरा साह्रो परेको थियो अनि ट्रिप त मोटामोटी राम्रै थियो अनि आउट अफ् कन्ट्री चाहिँ आइ वेन्ट टु नेपाल रिसेन्टली नेपाल चाहिँ हामी घुम्न गएको थियो साथीहरू श्रीयन्तु गएको थियो श्रीयन्तु अनि त्यहाँनिर कन्याम जो चाहिँ अब नेपालको रिसेन्ट फेमस एरिया छ त्यहाँनिर घुम्न गएको थिएँ हामी एक दिनको लागि स्टे गरेँ अनि त्यति थियो